मेरो भविष्य भनेको नै मेरो छोरा हो म छोराकै लागि हो अब छोराको लागि म दुःख गर्छु घरमा खेतीबारी कमाउ गर्छु त्यहाँबाट गाईबस्तुहरू पनि पालेको छु बाख्राहरू छ कुखुराहरू छ मैले मेरो लागि त अब के सोच्नसक्छु र म त मेरो छोराकै लागि अब जे भए पनि अब दुःख सुख गरेर उसलाई पढाएर अलिक राम्रो मान्छे बनाउने अब कोसिसमा छु मेरो भविष्य भनेको छोरा हो छोरालाई राम्रो पढाउने कोसिस चाहिँ एकदमै जारी छ घरबाट गाईको गाईहरू पालेर गाईको दुधहरू बिक्री गरेर खोतीबारी गरेर जे जस्तो भए पनि अब दुःख सुख गरेर भए पनि जसरी भए पनि छोरालाई चाहिँ अगाडि बढाउने र राम्रो पढाउने राम्रो ज्ञान बुद्धि दिएर उसलाई राम्रो बाटो लाने नै मेरो अब भविष्य हो उसकै भविष्यको लागि नै उसकै राम्रो भविष्यको लागि नै म जति पनि दुःख गर्छु उसकै लागि गर्छु त्यही सोचेर नै मेरो छोरा चाहिँ अब राम्रोसँग पढिदिओस् राम्रो बाटो जाओस् उसले अब राम्रो पढ्यो भने अब उसको लागि नै सबै कुरो गर्नु चाहिँ अब म तयार छु काम भए पनि दुःख भए पनि जसरी भए पनि अब दुःख सुख जे गरेर भए पनि म चाहिँ अब मेरो छोराकै लागि नै अब काम दुःख सुख गरेर काम गरेर उसलाई नै अब अगाडि बढाउनु कोसिसमा छु